शिक्षाले चाहिँ कसरी सांस्कृतिक परम्परालाई प्रभावित गऱ्यो भन्दाखेरि जब मान्छे शिक्षित हुन थाले तब चाहिँ अब यो अन्धविश्वासहरू चाहिँ हामीले गर्नु नहुने रहेछ भन्ने कुरो बुझ्न थाले मान्छेले र ति कुरालाई छोड्दै गए र त्याग्दै गए अनि जति जरि ती अन्धविश्ववासहरू बुझे मानिसहरूले अनि ती कुराहरूलाई परित्याग गरेर चाहिँ एउटा सिष्ट संस्कृतिको चाहिँ विकास भएर गएको हामीले देख्न पाउँछौँ